मलाई मोहित पार्ने अन्य धर्महरू चाहिँ के के हुन् भन्दाखेरि चाहिँ मलाई बुद्धिस्ट धर्म मनपर्छ क्रिस्टियन धर्म मनपर्छ है अन्त मुस्लिम धर्म पनि मनपर्छ त्यो धर्मबाट चाहिँ मैले के सिकेको छु भने चाहिँ त्यो धर्म चाहिँ मा चाहिँ मलाई क्रिस्टियनमा पनि डिसिप्लिन डिसिप्लिन चाहिँ एकदमै डिस् त्यो धर्मबाट चाहिँ मैले डिसिप्लिन सिकेको छु क्रिस् अनि यो मुस्लिमबाट पनि डिसिप्लिन है उनीहरूको त्यो जब उनीहरूरको त्यो नाम् नमाजहरू पढ्दा उयोहरू गर्दा उनीहरू ठिक ठिक टाइममा है क्रिस्टियनहरूको पनि त्यही हो उनीहरूको पनि टाइम उनीहरूको जस्तो कि टाइम मा उनीहरू सन्डे जस्तो कि सन्डे चर्चहरू जान्छ होइन एभ्री सन्डे उनीहरू चर्च जान्छ त्योहरू चाहिँ मलाई त्योहरू चाहिँ मलाई एकदमै त्यो धर्महरूबाट चाहिँ मैले त्यो उयोहरू चाहिँ मलाई एकदमै मनपर्छ उनीहरूको डिसिप्लिन चाहिँ एकदमै मलाई मनपर्छ है अन्त त्यो अरू धर्महरूको चाहिँ जस्तो कि चाड मतलब चाडहरू चाहिँ के के छन् भन्दाखेरि चाहिँ धर्म यो इद है अनि क्रिस्टियन मतलब क्रिस्टियनहरूको चाहिँ यो क्रिसमस त्योहरू चाहिँ चाडहरू चाहिँ मलाई मन पराउ मनपर्छ मलाई यसको